याँ बाख्राकोटमा त म् के रे कुनै पनि घोडाहरू छैन हो टमटमहरू लिएर राखेको थियो तर अहिले छैन र अहिले त यहाँ त टुकटुक भनिन्छ तिन चक्के गाडी अगाडि रिक्सा थियो बिचरा मान्छेहरूले नै पाइडल लगाएर सकी नसकी भए पनि पसिना पसिना भएर बिचाराले यो मिनामोडदेखि यहाँ हाम्रो स्कुलसम्म भनौँ यहाँ त ग्राउन्डसम्म तानेर लान्थ्यो ल्याउँथ्यो र यहाँ त त्यस्तो खाले अहिले छैन ठुल्ठुलो यो भनुम् एयरपोर्ट भन्ने यो रेलवेहरू त छ तर अहिले त यहाँ त अँहँ चल्दैन खालि टुकटुक भन्ने छ अनि यो अटो भन्छ नि हो त्यस्तोहरू छ त्यहीले नै आउजाउ चाहिँ मैले भनेको थिएँ यता हेर्दा लेस खोला छ उत्ता हेर्दा घिस छ बाख्राकोटमे बाख्राकोटमा आउने जाने अटोरिक्सा ठिक छ यसरी मैले गीत बनाएको छु र त्यही रूपले नै म बोल्दैछु यहाँ अरू छैन